हजुर म अलिकति कामको साथ साथमै खेलेर भन्दाखेरि चाहिँ मलाई मन पर्ने खेल मध्येमा चाहिँ क्रिकेट भन्दाखेरि चाहिँ अब हाम्रो पाहाडमा अलिकति फुटबलहरूभन्दा ज्यादै अलिकति कम्ति नै उयो गराइ न्छ र पनि हाम्रो एउटा जग्गा होइन एउटा ठाउँमा बसेर है हाम्रो ठाउँ छ म जुन जग्गामा बस्छु है सिन्देबुङ भन्ने ठाउँमा है सिन्देबुङदेखि पनि एकजना एउटा ठाउँ छ है जोरमाने भन्दाखेरि चाहिँ अब यो जुन चाहिँ ठाउँमा बस्छु म कालेम्पोङ डिस्ट्रिक्ट होइन कालिम्पोन जिल्लामा बस्छु है त्यो जिल्लामा चाहिँ अब जोरमाने भन्दा चाहिँ जोरमाने भन्ने बित्तिकै एउटा क्रिकेट होइन क्रिकेट भन्ने कुराको चाहिँ उयो आउँछ जोरमाने भन्दा चाहिँ क्रिकेट भनेर मान्छेहरूले त्यहाँ ए त्यहाँनिर चाहिँ क्रिकेट गराउँथ्यो भनेर क्रिकेट फेरि हामी कस्तो खालको उयसमा गराउँथ्यो भन्दाखेरि चाहिँ हाम्रोमा अब त्यो पहिलादेखिको एकदम ग्राउन्डहरू केही छैन हामी चाहिँ एकदम अर्कै अलिकति युनिक पाराले है अलिकति युनीक पाराले हामी चैँ है खेतको गरामा हामी क्रिकेटहरू गराउँथ्यौँ होइन हाम्रो एउटा उयो थियो क्लब भनौँ न क्लब थियो है संस्था भनौँ न है एउटा क्लब थियो है क्लबको नाम थियो हाम्रो चिरन्जिवी सङ्घ भन्ने एउटा सङ्घ है क्लब थियो होइन हामीले हाम्रो करिबन साठी सतर जना मेम्बरहरु छ होइन र त्यतिजाना मेम्बरहरूमा प्राय जस्तो अब यसरी खेलकुदहरू गराउँदाखेरि यसरी क्रिकेटहरू गराउँदाखेरि प्राय जसो हाम्रो पहाडको है काम कुरोको समस्याले गर्दाखेरि होइन उयोहरूले गर्दाखेरि प्राय जस्तो बाहिर बसेर यहाँनिर बिस तिस जना हामी युवाहरू थियौँ है साथी भाइहरू थियौँ है मिलेर है गराउँथ्यौँ है खेतको गरामा राम्रोसँगले उयोँ गराउँथौँ हामीले झन् नभनेको पनि त्यो टाइममा हामी भनौँ न अहिले त अलिकति समस्या पछि घरहरू बनाएर मान्छेले उयो गर्नु सकेन त्यो टाइममा हामीले कमसेकम चालिस पचासवटा टिमहरू बटुलेर होइन खेतको गरामा है मान्छेहरूलाई पनि अचम्मै लाग्थ्यो खेतको गरामा पनि यस्तो खेल खेलहरू हुँदो रहेछ है आफूलाई पनि इन्ट्रेस्ट लाग्ने है त्यो त्यो जुन चाहिँ रुचि राख्ने म चाहिँ क्रिकेट भनेपछि हुरुक्कै जाने म चाहिँ पुरा मन पर्ने क्या अब क्रिकेटमा चाहिँ यस्तो हुन्छ उस्तो हुन्छ खेल्दाखेरि हाम्रो होइन भारतको है स्टार प्लेयर क्रिकेट अफ गड भन्छ है सचिन तेन्दुलकर है धोनी बिराट कोहली अब नामहरू त धेरै छन् है अब त्यस्तो त्यो ठाउँमा नपुगे पनि हामीले चाहिँ एउटा उयसमा है एउटा इन्स्पिरेसन् पाएर है गर् के पो हाम्रो युवाहरू भनौँ है युवाहरूको साथमा अलिकति एजेड दाजुभाइहरू पनि हुनुहुन्थ्यो उनीहरूले पनि उयो भएर है इन्स्पिरेसन् पाएर है खेलिनथ्यो गरिनथ्यो है हामी प्र्याक्टिस गर्नुको लागी हामी ग्राउन्डहरू चाहिएको थ्य चाही हामी ग्राउन्डहरूमा त उयो गर्नु सकेनौँ तर पनि हामी यस्तै गाडी कुद्ने रोडहरूमा है खेतकै गराहरूमा उयो गरेर गरयौँ है हामीले है क्रिकेट है राम्रोसँगले कमसेकम हामीले दस बाह्र साल त्यसरी नै है अलि अलि कलेक्सनहरू गरेर डोनेसनहरू उयो गरेर है कलेक्सनहरू गरेर गाउँ घरको फाइदाहरू लिएर है छर छिमेकीको सहायताहरू लिएर अलिकति अग्रजहरूको सहायताहरू लिएर हामीले त्यसरी नै गर्दै गयौँ है गऱ्यौँ है कतिवटा टुर्नामेन्टहरू राम्रोसँगले गर्न सक्यौँ होइन आफू पनि खेलियो कतिवटा यादगारहरू छ कतिवटा दिनहरू छ कतिवटा त्यो स्मरण क्षणहरू छ कि जुन दिन चाहिँ हामीले त्यो त्यो टाइममा हामीले यस्तो गर्थ्यो उस्तो गर्थ्यो अझै पनि टाइम पाएँ भने टाइम मिल्यो भने अझै पनि खेल्ने गर्छु है खेलाउने त अहिले उयो गर्नु सकेका छैनौँ र पनि हामी खेल्ने गर्छु होइन अझै पनि त्यति साह्रो उयो त लाग्दैन र पनि खेल्छु है म पनि खेल्छु है खेलाउने नसके पनि खेल्ने गर्छु है कता जहाँबाट पनि हाम्रो अब यो ठाउँलाई हामीले चाहिँ अब यो ठाउँमा हाम्रो जुन जग्गा छ त्यो ठाउँमा चाहिँ त्यहाँबाट नै हामीले इन्टरड्युस गराएको जस्तो खालको जस्तो भयो कि अब हामीलाई यस्तो खेतको गरामा त क्रिकेटहरू गरिन्छ भन्ने खालको उयो भयो गर्नु सकिन्छ भनेर भने अरू ठाउँहरूमा पनि अब बिस्तारै बिस्तारै गराउँन थाल्यो है जहाँ जहाँ गराउनु हुन्थ्यो है त्यहीँनिर त्यहाँबाट इन्भिटेसन् है हामीलाई फिक्चरहरू भनौँ न त्यो क्रिकेटको उयोहरू पठाइदिन्थ्यो हामी गएर खेलिन्थ्यो कतिवटा हाम्रो रिमेम्बर है कतिवटा कहिले नबिर्सिने क्षणहरू छ साथी भाइहरूसँगको होइन हामी आफ्नो एउटा युवा हुँदाको होइन अलिकति अहिले त अलिकति उमेरले अलिकति ढलकिँदै गयो र पनि र पनि जुन चाहिँ टाइममा हामी अलिकति टिन एजतिर भनौँ न है त्यो टाइमको सम्झनाहरू है धेरै छन् है कतिवटा कुराहरूमा त्यतिकै बिताउँदै गए बिताएको हामीले बितेको दिनहरू है बिताएको समयहरू है त्यो फर्केर नआउला फेरि पनि अब आइले फेरि पनि जुन चाहिँ खेलहरू अझै पनि है अझै पनि उयो उनीहरूले जुन चाहिँ ठाउँहरूबाट यो फिक्चरहरू भनौँ योहरू पठाउँछ हामी पनि गर्न जान्छौँ है अहिले चाहिँ अब हामी भेट्रेन्स भनेर है चिनिन्छ अब अहिले त भेट्रेन्सकै उयसमा आयो है भेट्रेन्स भनेर गइन्छ खेलिन्छ एक दुई दिनको मजाहरू लिइन्छ है अब त्यो जुन चाहिँ टाइममा खेलिन्थ्यो त्यो टाइममा त फुल उयो नि है अब है कति दिन त घरैहरू पनि नआएर है साथी भाइहरूसँग इन्जोय गरेर है दुई तिन दिन घरैहरू नआएर घरबाट सोद्धाखेरि कता गएको थियौ भन्दाखेरि पनि यतै साथीहरूसित त्यो एउटा एजहरू पनि बितायौँ है राम्रोसँगले हामीले आफ्नै ठाउँमा पनि गराउँन सक्यौँ है राम्रोसँगले खेल खेलकुदहरूको उयसमा होइन त्यो उयसमा राम्रोसँगले हेल्पहरू मागेर कसैलाई हेल्पहरू मागेर कतैतिर गएर आफै डोनेसनहेरू पनि कलेक्सनहरू गरेर पनि गर्नु सक्यौँ है गऱ्यौँ हामीले पनि खेल्यौँ गऱ्यौँ है त्यस्तै उयोहरू पनि भयो त्यतिकै आफ्नो जीविकाहरू है अहिले त अलिकति कामहरूले गर्दाखेरि व्यस्त भइन्छ है राम्रोसँगले खेल्नु पाइँदैन प्र्याक्टिसहरू गर्न पाइँदैन त्यति बेला त प्र्याक्टिसहरू गरिनथ्यो होइन प्र्याक्टिस गर्ने ठाउँ नभएर पनि हामी रोडहरूमा पनि है गाडी कुद्ने रोडहरूमा है खेतको गरामा पनि गएर हामीले खेल्न सक्यौँ